सिलाई र बुनाई चाहिँ मैले स्कुलमा सिकेको होइन स्कुलमा चाहिँ हाम्रो एकजना गुरूआमा हुनुहुन्थ्यो होइन उहाँले चाहिँ एकदमै राम्रोसँगले नानीहरूलाई राम्रोसँगले बुझाएर कसरी सिलाउनु पर्ने कसरी सियोमा धागो हाल्नुदेखि लिएर उहाँले सिकाउनु भएको थियो त्यही कारणले मलाई चाहिँ त्यहाँदेखिको सिलाईमा रूचि भयो त्यहाँबाट मैले त्यो फुलहरू बनाउनको लागि क्याटलगहरू बजारहरूबाट मगाएर आफै पनि सिलाउने ट्राई गरे त्यहाँबाट पछि हामीले क्रस्टिजको लुगाहरू ल्याएर त्योहरू पनि बनाउन सिक्यौँ